हाम्रो जग्गामा राम्रो छ के भन्छ ग्राउन्डहरू पनि राम्रो छ र बाहिरबाट आउँछ खेल्ने प्लेयरहरू उनीहरू नि बस्ने राम्रो बनाइदिन्छ होइन अनि ग्राउन्डहरू पनि राम्रो छ र सब सबजना प्लेयरहरूलाई मतलब बस्ने जग्गा राम्रो मतलब एडजस्ट गरिदिन्छ उनीहरूलाई पानी टोइलेट होइन खानादेखि लिएर उनीहरूको जे जे आफूलाई जे जे चाहिन्छ उनीहरूलाई पनि त्यही त्यही दिन्छ उनीहरू पनि त कति टाढोबाट आउँछ होइन खेल्नुको लागि अर्को गाउँमा त्यहाँ हामीले हामी हामीले बोलाको हुन्छौँ उनीहरूलाई यति यति तारिख आउनु हाम्रो के भन्छ गाउँमा यति यति तारिख उही के भन्छ फुटबल म्याच छ भनेर होइन हामीले पठाउँछ र उनीहरू त्यही भएर त आउँछ हाम्रो गाउँमा र खेल्छ आफ्नो जति कोसिस लगाउँछ त्यो खेलामा होइन अनि कोही कोही अब हार्छ अब खेलामा हार जित त हुन्छै हुन्छ र हाम्रो त्यहाँ प्लेयरहरूलाई नि त राम्रो गर्नुपर्ने हो बोलाए त राम्रो मतलब बस्ने जग्गाहरू पनि राम्ररी गर्नुपर्यो र हाम्रो त्यही हाम्रो ग्राउन्डमा के भन्छ बजारहरू पनि लाग्छ हरेक किसिमको तब हरेक किसिमको घरमा जे जे चाहिने त्यो सबै सामानहरू पनि पाउँछ र र कतिवटा फेस्टिभलमा पनि हाम्रो यहाँ छेउमै के भन्छ त्यहीँ ग्राउन्डको छउमै स्टेट स्टेजमा पनि के भन्छ नाचगान आफ्नो आफ्नो संस्कृतिको डान डान्सहरू हुन्छ यहाँ कोही गाउ गाउछ कोही के भन्छ नाच्छ र हाम्रो हाम्रो गाउँमा हाम्रो गाउँमा केही कुरो भयो पनि भने के भन्छ राम्रो हुन्छ राम्रो सहयोग गर्छ गाउँको के भन्छ उ योहरूले पनि हाम्रै गाउँको के भन्छ मान्छे मानिसहरूले पनि के भन्छ कलेक्सनहरू गर्यो भने राम्रो गर्छ केही गर्नु केही गर्नु मतलब केही गर्यो भने पनि त्यसको के भन्छ हेल्प गर्छ हेल्प गर्छ र हेल्प गर्छ र र र क्रिकेट म्याच हुन्छ भलिबल म्याच हुन्छ फुटबल म्याच हुन्छ हकीहरू हुन्छ सालमा र बजार बजार त सन्डे सन्डे लाग्छ सन्डे सन्डे अनि स्याटरडे लाग्छ र सन्डे स्याटरडे लाग्छ ठुलै लाग्छ र हाम्रो गाउँको मानिसहरू त्यहीँ जान्छ त्यहीँ सौदा गर्नु जान्छ अनि सौदा गर्नु जान्छ

जे जे चाहिने त्यो सबै पाउँछ सन्डे अनि स्याटरडे बजार लाग्छ त्यहीमा सबै पाउँछ